मेरो अब पोजिटिभ एक्सपिरियन्स जो मैले फिलहाल सामान किनेको गर्नु पर्दा चाहिँ अब मैले चाहिँ फिलहाल नाइकाबाट आई लाइनर र नेल पलिस मगाएको थिएँ नेल पेन्ट मगाएको थिएँ जो चाहिँ अब प्राइजअनुसार चाहिँ एकदमै राम्रो पठाइदिनु भएको छ नाइकाले चाहिँ अनि त्यो नेल पलिस चाहिँ मैले दुइटा मगाएको थिएँ अनि दुइटामा अब कम्ती दाममै मगाएको हो मैले चाहिँ म त स्टुडेन्ट हो मेरोमा त्यस्तो पैसा पनि हुँदैन अब कम्ती दाममा दामअनुसार चाहिँ एकदमै दामी हुन्छ नि अब मैले अब फर्स्ट कोडमै अब कस्तो मज्जाले स्लास्स लागिहाल्छ त्यो नेल पलिस अनि मैले अर्को चाहिँ मगाएको थिएँ आई लाइनर मगाएको थिएँ होइन अनि त्यो आई लाइनर चाहिँ मैले फेरवेलको लागि मगाएको थिएँ हाम्रो सिनियरर्सको फेरवेल थियो अनि त्यो आई लाइनर पनि अब हुन्छ नि खालि मैले वान हन्ड्रेड टेनमा मात्र मगाएको हो तर अब म्याट फिनिस दिन्छ त्यसले चाहिँ अब अफर पनि थिएन नाइकाले मलाई अफर पनि दिएको थिएन विदाउट अफर मैले किनेको अब जति पैसा छ त्यति अनि त्यो आई लाइनर पनि अब हुन्छ नि मलाई अब मैले त्यत्रो अब बिहानै लगाएर गएको दस बजीतिर लगाएर गएको अनि घर आउँदासम्म अब त्यो आई लाइनर चाहिँ मज्जाले टिक्किरहेको थियो अब एकदमै अब टाइम पनि त्यो ट्वेन्टी फोर के आवर्स् दिने भन्छ नि त्यो प्रो कति कस्मेटिक्समा त्यस्तै लाग्यो मलाई त्यो आई लाइनर पनि एकदमै म्याट फिनिस दामी लाग्यो मलाई यो चाहिँ मलाई पुरा मन पऱ्यो अब मैले अह कम्ती पैसा हालेर पनि मैले यस्तो सामान पाएँ भन्दा चाहिँ मलाई एकदम खुसी लागिरहेको छ